ए हजुर हजुर दाजु भन्नुहोस् न हजुर के के होला दाजु हजुर

हजुर हजुर हजुर

ए हजुर दाजु पेन बुक हजुर हाम्रो दोकानमा भइहाल्छ कि त्यो अब नोटबुक चाहिँ हेरीहेरी छ अब भन्नाले तिस रुपियाँ बिस रुपियाँ होइन पेन चाहिँ अब दस रुपियाँ प्याकेटको छ हो अब राम्रो खालको तपाईँलाई चाहियो भने तिस रुपियाँ हो त्यो तिस रुपियाँवाला गरिदिउँ दाजु हजुर हजुर दामी छ पेन चाहिँ एकदमै राम्रो हो एकदम सरर लेखिने अनि नोटबुकको पनि पेजहरू धेरै राम्रो छ भइहाल्छ दाजु यो चाहिँ सबैभन्दा नम्बर वन क्वालिटीको हो नि यो दोकानमा हजुर ए अँ नोटबुक अढाइ सौमा तिस तिस भन्नाले हजुर एकछिन पर्खिनुहोस् ल दाजु हिसाब किताब गर्दैछु

नोटबुकको पऱ्यो सात सौ पचास ए सात सौ पचास हजुर सात सौ पचास त होइन ए सात हजार पाँच सौ हो अनि हजुर तिस रुपियाँ गोटा

अन्त डटपेनको चाहिँ पऱ्यो तपाईँको दुई सौ पचासले दस गर्दा पच्चिस सौ पऱ्यो कि दाजु पच्चिस सौ पच्चिस सौ टोटल तपाईँको हुने रहेछ हजुर टोटल हुने रहेछ दस हजार कि अलिकति म डिस्काउन्ट गरिदिउँला नि दाजु कहिले हजुर ए अँ डिस्काउन्ट हजुर आउनुहोस् न म मिलाइदिइहाल्छु नि कहिले चाहिँ चाहिएको हो तपाईँलाई आज छ तारिक हजुर ए दस तारिक हुन्छ दाजु आउनुहोस् न म रेडी गरिदिइराख्छु नि सामानहरू हुन्छ दाजु हजुर दाजु एकदम हजुर एकदम राम्रो नम्बर वन क्वालिटीको छ नि दाजु हुन्छ हुन्छ दाजु